हेलो भाइ तपाईँलाई मैले कत्ति फोन गरेँ तपाईँले फोन पनि उठाउनु हुँदैन बल्ल बल्ल तपाईँले उठाउनु भयो र मैले हिजो यो जुन चाहिँ गाड़ी बुकिङ गरेको थिएँ नि कालिम्पोङदेखि बागडोगरा बागडोग्रासम्म जानको लागि तिमीलाई थाहै छ है एयरपोर्ट जाँदाखेरि हामी दुई घन्टा अगाडि नै पुग्नु पर्छ भनेर र फेरि हामी त बिहानै उठेर पनि तयारी भएको मेरो त एक बजेको फ्लाइट छ त एकबजी त हामी जसरी भए पनि त्यहाँ पुग्नु पर्छ एकबजी भनेपछि एघार बजी त हामी त्यहाँ बागडोग्रा पुग्नु पऱ्यो तर तिमी त के हौ फोन पनि उठाउँदैनौ बिहानदेखि कल गरेको गरेकै तिमीले अब मैले एउटा बुक गरेपछि तिमीले एउटा कन्फर्मेसन् मलाई दिएको थियौ कि भोलि जान्छु है हामीले भाडा पनि मिलाई सकेको थियो तर तिमीले त यस्तो त धोका नगर्नु पर्ने हो के भयो भन त र अब तिम्रो केही त्यस्तो फोन गर्दाखेरि तिमीले एक खेप त उठाएनौ दुई खेप उठाएनौ तर तिन चार खेप फोन गर्दा पनि तिमीले उठाएको छैनौ है तिम्रो अन्त तिम्रो फोन नउठाउँदा चाहिँ मैले तिम्रो बुडीको फोनमा मैले फोन गरेको र त्यसबाट चाहिँ नम्बर सेभ थिएन होला है त्यहाँ तिमीले उठायौ तिमी पक्का भन आउने हो की होइन आउँछौ भने चाहिँ ठिकै छ है अब तिमी दस पन्ध्र मिनटमा यहाँ आइपुग हिजोको मैले भनेको एड्रेसमा आउँदैनौ भने पनि मलाई क्लियर भन है म अरू कुनै गाडी बुक गरेर जानु पर्छ किनभने मेरो फ्लाइट त मिस गर्नु भएन तिमीलाई तिमीले यहाँ मिक्स् गरेपछि मेरो उता कति हजारको नोक्सान हुन्छ है मेरो त फ्लाइट त बागडोग्रादेखि अब फेरि दिल्ली जानु पर्छ दिल्लीबाट फेरि उता हामी दुबई जानु पर्छ होइन अन्त मेरो फ्लाइट त ठिक ठिक भेट्नु पऱ्यो तिमीले यहीँबाट ढिलो गरिदियौ भने मेरो त दुईपट्टिकै नोक्सान हुन्छ के गर्ने हो तिमीले चाहिँ मलाई त पुरा रिस पनि उठ्यो हो मन पनि दुख्यो किनभने अब तिमीलाई अब पक्कापक्की एउटा बिस्वासी भाइ भनेर तिमीलाई मैले सम्झेको थिएँ तर तिमीले त्यस्तो गर्नु त नहुन्थ्यो तिमी भन आउँछौ भने ठिकै छ है मलाई तिमीले पाँच दस मिनटमा चाहिँ एकदम कन्फर्मेसन् देऊ त्यस्तो केही एमेरजेन्सी पऱ्यो भने पनि भनिहाल हो म अर्को गाडीलाई भन्छु ल भाइ